भाइ मैले तपाईँकोबाट खाना मगाएको थिएँ सधैँ त तपाईँले राम्रो दिनुहुन्थ्यो मेरो छोरी ज्वाइँ आइरहनु भएको छ र उनीहरूलाई राम्रो खाना दिउँ भनेर मैले तपाईँकोबाट मगाएको थिएँ तर तपाईँले त एकदम नराम्रो पो बासी खाना दिनुभएछ र त्यो बासी खाना त म त मेरो नानीहरूलाई त दिनसक्दिनँ र म त साह्रो नराम्रो लाग्यो सधैँभरि त तपाईँले दिनुहुन्थ्यो राम्रो र मैले तपाईँलाई भनेको थिएँ